हेलो न्यू केसलो रेस्टुरेन्ट हो मैले तपाईँहरूको रेस्टुरेन्टमा अघि खाना अर्डर गरेको थिएँ नि त्यसमा मेरो खाना फ्रेन्च फ्राई बर्गर पिज्जा अनि सुन्नुहोस् न त्यो स्विट डिसमा चाहिँ मलाई आइस क्रिम गरिदिनुहोस् न ल